अब म चाहिँ अब खाना पकाउन लागेको है अन्त अब खाना पकाउनु अगाडि चाहिँ म चाहिँ अब किचनहरू पनि बडाल कुडाल गर्छु अब कुकुरहरू पनि घरभित्र आउँछ बिरालो पनि पालेको छु बिरालोहरू पनि अब त्यहाँ मासुहरूको गन्धमा अब आउँछ भनेर चाहिँ बिरालो कुकुरहरूलाई आउन दिदिनँ त्यहाँदेखि किचनहरू बडाल कुडाल गरिसकेर चाहिँ अब खानाहरू बनाउनुलाई तर्खर गर्छु अब भाँडा कुडाहरू सफा सुग्घर गरेर अन्त अब खानाहरू बनाउन सुरु गर्छु खानाहरू अब बनाइसकेर चाहिँ अब सबै पाकिसकेपछि छोपछाप पारेर राखेर है अब खाने बेला सम्म अब कोहीहरू अब पाखातिरै हुन्छ नानीहरू घरको बाउहरू अन्त उनीहरू न आइन्जेलसम्म त्यसरी नै छोपेर राख्छौँ अन्त त्यही किचनहरूतिरै अब भाँडाकुँडा धुइधाई केके केके गरेर त्यसरी नै खाना खानुको लागि अब पर्खिबस्छु अन्त सबैजना घरमा आएपछि अब खानाहरू खान्छौँ